साथी म गुरुङ रेस्टुरेन्टबाट खाना अडर गरौँ भनेको कि र त्यो गुरुङ रेस्टुरेन्टको खानाहरूमा तेल सेल है मर मसलाहरू कस्तो हुन्छ हौ र त्यहाँको साफ सफाइहरू मजाले सफै साफ सफाइ गरेर त दिन्छ होला है खानाहरू